हेलो भाइ ए सुन न हजुर ए ड्राइभर बोल्नुभएको है सुन्नुहोस् न मैले तपाईँको क्याब बुक गरेको थिएँ

अनि तपाईँलाई त मैले टाइम त दस बजीको दिएको थिएँ होइन भन्नुहोस् त तर तपाईँ अहिले हेर्नुहोस् त कति बजिसक्यो हजुर एघार बजिसक्यो अन्त अनि एक एक घन्टा पनि कसरी ढिलो हुनुसक्छ भन्नुहोस् त तपाईँ आफै अनि केही सुविधा होस् क्याब बुक गर्दा हामीलाई केही सुविधा हामीले केही सहुलियत पाउनु भयो तपाईँको क्याब बुक गरेको हामीले अनि तपाईँले यसरी एक एक घन्टा ढिलो गरेर पेसेन्जरलाई चाहिँ कसरी मतलब यत्रो बेरसम्म पर्खाउनु सक्नुहुन्छ तपाईँहरू भन्नुहोस् त होइन होइन होइन सुन्नुहोस् न मैेले त तपाईँको क्याब दस बजी बुक गरेको थिएँ है अहिले एघार बजिसक्यो अन्त एक घन्टा ढिलो हुनु त अब दुई चार मिनट भए पनि त केही थिएन होइन भन्नुहोस् त एक घन्टादेखि अहिले हामी यहाँ घरको बाहिर रोडमा पर्खिरहेको छु तपाईँको गाडी कतिखेर आउँछ भनेर होइन तपाईँ अब फोन पनि गरेको छु घरिघरि तपाईँले फोन पनि उठाउनु भएको छैन भर्खर मात्रै उठाउनु भयो तपाईँले फोन होइन कसरी चाहिँ ढिलो गर्नु सक्नुहुन्छ यत्ति साह्रो ढिलो एक एक घन्टासम्म कसैलाई पर्खाउनु कसरी सक्नुहुन्छ तपाईँहरू भन्नुहोस् त हामी त तपाईँहरूले स अब हामीलाई त कुनै जग्गामा टाइममा पुग्नु थियो नि त होइन भन्नुहोस् हाम्रो गाडी छुटियो नि त तपाईँको क्याबलाई लिएर गएर हाम्रो अगाडि ट्रेन छुट्टिन्छ त्यो ट्रेन पनि त हामीले हेर्नुपर्छ त्यही भएर तपाईँलाई हामीले दस बजीको टाइम दिएको थियौँ तपाईँ त दस बजी भनेर त एघार बजीसम्म आइपुग्नु भएकै छैन अब अझै तपाईँ म आइपुगेँ भनेर तपाईँले अझै हामीलाई ढाँट्नु हुँदैछ अझै अझै तपाईँ कति कति कतिबेर लगाउनुहुन्छ खोई केही थाहा छैन हामीलाई हजुर एकजेक्ट टाइममा त कमसेकम आउने कोसिस गर भाइ ल म जति पनि तपाईँलाई म खाली पाँच मिनट मात्रै पर्खिन्छु है ल पाँच मिनट लास्ट